हेलो तपाईँ कालिम्पोङबाट बोल्नु भएको हो ए म यता सिक्किमबाट हो कि हामी चाहिँ यहाँनिर कालिम्पोङ साइड ट्रेकिङको लागि आउने प्लानिङ भएर चाहिँ कता कता छ होला जग्गाहरू ए हजुर हजुर यो यो मन्थको लास्ट विकतिर ए हजुर ए हजुर नि भने पछि अहिले हजुर हामी दसजना छ होला

हजुर हामी म्याक्सिम्म दुई दिनको लागि हजुर ए हजुर भनेपछि त त्यहाँनिर जग्गाहरू छ है ए हुन्छ हजुर नानीहरू त छैन हामी ठुलठुलैहरू नै हो हजुर ए हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू